मैले चाहिँ हाम्रो हामीले पशुपालनबाट चाहिँ हामीले अब हाम अब हामीले गाईबस्तु पाल्यौँ भने चाहिँ एकदमै फाइदा किनभने गाईको दुध आउँछ दुध बेच्नु पनि सक्छौँ त्यहाँबाट पैसा आइगयो अन्त घिउ पनि बनाउनु सक्छौँ छुर्पी अन्त गाईको त अब मल पनि त मल पनि काम लाग्छ किनभने अब हामीले मलहरू खेतीपातीमा युज हुन्छ नि त अन्त त्यो मलहरू खेतीपातीमा युज भएर चाहिँ अब सागसब्जी भयो इस्कुस भयो हामीले सागहरूको हामीले खेतीपाती गर्नसक्छौँ इस्कुसहरू भयो अब बारीलाई मलिलो पार्छ अब हामीले अब सिबीहरू भयो हामीले त्यसबाट नै अब जब हामी पशुपालन गरेको छ भने त्यसबाट पनि फाइदै फाइदा छ किनभने अब सागसब्जी पनि भइगयो अब गाईलाई त त्यो पनि गाईको दुध पनि काम लाग्यो मल पनि काम लाग्यो त्यही कारणले गर्दा अब इस्कुस भयो अब साग भयो अब सिबी भयो फर्सी भयो विभिन्न त्यसले विभिन्न हामीले सक्छौँ